हेलो दाजु मैले तपाईँको यो रेस्टुरेन्टमा अर्डर गरेको थिएँ लास्ट टाइम आउँदाखेरि पाँच सौ रुपियाँको उयो भएको थियो मैले कुपन पाएको थिएँ कि अन्त अहिलेको खाना फेरि अर्डर गर्दाखेरि जति पनि बिल भएको छ त्यसमा अलिकति यो कुपनसँग मिलाउँदा हुन्छ होला नि धन्यवाद